हाम्रो अब पश्चिम बङ्गालको चाहिँ मनोरञ्जन गर्ने जिल्लाहरू चाहिँ यस्तो छन् अब जो चाहिँ अब यो भयो चाल्सा नजिक त्यहाँनिर अब उल्टा घर बनाएको छ होइन त्यहाँनिर चाहिँ मान्छेहरू गएर अब मनोरञ्जन गर्ने गर्छ गएर उ धेरै प्रकारले अब उनीहरू त्यहाँनिर गएर फोटो सुटहरू गर्ने गर्छन् अनि त्यहाँनिरको उता तपाईँको भयो अब के अरे कालिम्पोङमा डेलो है डेलोमा पनि अब पिक्निक स्पोट्सहरू छ त्यहाँनिर सबैजनाले गएर त्यहाँनिर घुमेर आआफ्नो आफ्नो मनोरञ्जन गर्छ गएर अब आफ अब फोटोहरू खिच्ने गर्छन् अनि सिलगढीमा पनि त अब ठुलो अब मलहरू धेरै थरीको मलहरू छ जस्तो भयो सिटी सेन्टर कसमस होइन त्यहाँनिर अब मान्छेहरू प्रायःजस्तो हाम्रो नेपालीहरू गएर त्यहाँनिर अब मलतिर लुगाहरू पनि अब उनीहरूले यो गर्नु किन्नुहुन्छ होइन अनि त्यहाँनिर गएर फोटोहरू सुटहरू गर्नुहुन्छ अब हेर्नुमा पनि अब राम्रो छ त्यो जग्गाहरू है